अहिले त बर्खाको सिजन भएकोले गर्दाखेरि त्यतिकै खुल्लै रोप्दाखेरि कुनै पनि सागसब्जी त्यति राम्रो हुँदैन त्यसले गर्दाखेरि म चाहिँ सानो भए पनि ग्रिन हाउस जस्तै बनाएको छु र ग्रिन हाउसमै चाहिँ सागसब्जीहरू अलिअलि भए पनि उमार्ने गर्छु प्रायःले त्यस्तै गरेको छ अहिले किनभने बर्खामा धेरै पानी पर्दाखेरि चाहिँ कुनै पनि सागसब्जीहरू हुँदैन सबै पानीले बिगारिदिइहाल्छ अनि अलिक सेड भएको ठाउँमा राखेर कोही बेला घाम चाहिने ठाउँलाई हुन्छ त्यसले गर्दा त्यो खोलिदिने अनि अलिकति पानी धेरै पर्दाखेरि चाहिँ त्यो ग्रिन हाउस नै ठिक लाग लाग्छ यो बर्खाको लागि चाहिँ अनि अरू दिन अरू बेला त सुक्खा दिनमा त त्यस्तै हुन्छ कोही अब फुल फलफुलहरू रोप्दाखेरि पनि पनि फुललाई पनि धेरै पानी भयो भने बिग्रिन्छ फेरि बेसी भित्रै मात्रै यस्ता सेडमा मात्रै राखिरह्यो भने पनि पनि त्यो बिग्रिन्छ त्यसले गर्दा त्यसलाई कोही बेला घाम घामपट्टि राख्नुपऱ्यो सार्नुपऱ्यो कोही बेला फेरि बेसी पानी भयो भने भित्र राख्नुपऱ्यो त्यसरी मौसमअनुसार चाहिँ हामीले बोट बिरुवाहरूको पनि ख्याल गर्नुपर्छ